जस्तै अब हाम्रो यहाँनिर लोकल तपाईँको तोङ्बाहरू बनिन्छ होइन त्यो एकदमै पर्याप्त मात्रामै हुन्छ तोङ्बाहरू जस्तै अब टुरिस्टहरू आउँछ घुम्नु होइन नयाँ कुरा टेस्ट गर्छ नयाँ अब होममेड होममेड वाइन भन्छ होइन यसलाई तोङ्बाहरूलाई अब यस्तो कुराहरू छ अब यस पाउने दोकानहरू पनि छ धेरै